औ सरिता हेर न मैले स्याम्पो किनेको थिएँ कि के अरे मेरो चाहिँ पुरा ड्यामेज पनि छ नि त होइन कपाल देखेको छौ त होइन फेरि कलर गरेको छु मैले त्यस्तै हो कलर गरेर पनि पुरा ड्राइ भएको छ अन्त यो सेम्पो चाहिँ त्यस्तै कलर हेयर कलर हेयरको लागि ड्राइनेसको लागि भनेर किनेको थिएँ के अरे यसको यस्तो रिभ्युहरू हेर्दा पनि राम्रो लागेको थियो मलाई होइन भनेर किनेँ हो युज गरेँ एकपल्ट युज गर्दा त राम्रै लाग्यो मेरो यो दुईपल्ट युज गर्दा त खै मनपरेन हौ झन मेरो त कपाल त क्या झन ड्राई पो भयो हौ अँ नि यस्तो पुरा ड्राई भयो के अरे रफ न रफ झन उयो स्प्लिट स्प्लिट कपाल हुन्छ हाँगे कपालहरू पनि पुरा आएको जस्तो पो लाग्यो झन् कलर कलर हुनु त कलर गरेर पनि होला तर हुनु त त्यो कलरहरूको लागि नै भनेकै थियो सेम्पोमा त मन परेन मलाई मेरो कपाल झन पातला झन कपाल पुरा झऱ्यो नुहाउँदा त यति यति झऱ्यो नि हौ झन् चिन्डे जस्तो भएको जस्तो पो भयो म त मन परेन मलाई त्यो बित्थामा किनेछु त्यो के अरे स्याम्पोमा त फिज पुरा आउनु पर्ने होइन खै फर्स्ट लाउँदा त आएको जस्तै लाग्यो त्यहाँदेखि फेरि सेकेन्डपल्ट लाउँदा त फिज पनि आएनौ त्यो स्याम्पोमा त के खालको स्याम्पो रहेछौ फिजै फिज हुनु पर्छ हैन अरू स्याम्पोमा त खै तेस्मा त फिँज पनि आएन यसरी कपाल त्यो स्याम्पो गरेर यस्तो कपाल गर्छौ नि हामी हातमा त पुरा कपाल झऱ्यो झन कपाल राम्रो होस् भनेर किनेको त झन् पो झऱ्यो हौ बिच्चामा किनेछु छ्या मन परेन मलाई मन परेन त्यो बिच्चामा किनेछु पैसा मात्रै वेस्ट दाम पनि पुरा चार सौ चार साँढे चार सौ हो यत्तिको कति एमएल रैछ कि फिप्टि कि सिक्सटि एमएलको रैछ चार सौ रुपे हरे हो मन परेन मलाई कपाल पुरा झऱ्यो बिच्चामा किनेसु